अब खेतीपाती वरिपरि लगाएर सबै उयो गरेर त्यति खेतीपातीबाट अब धान कोदो रोपेर आफूलाई पनि हुने बेच्नु पनि उयो हुन्छ बेचेर यसो आफूलाई पनि हुने पैसा रुपियाँ पनि हुने त्यो पैसा रुपियाँ भएन भने अब अरू कुरो हुँदैन सागसब्जी रोपेर बेच्नु पनि हुने अब खेती कतिले त खेतीपाती गरेर त्यहीबाटै उब्जाएर खाने खान्छ खेतीपातीबाटै खानुपर्यो कोही बेला कमाइ हुँदैन त्यही खेतीपाती बेचेर धान कोदो बेचेरै खानुपर्यो वरिपरि पुरा छ खेतीपातीहरू बेचेर खानुपर्छ त्यही कोही बेला दोकानेहरू किन्न आउँछ तिनीहरूलाई पनि बेच्नुपर्यो पैसै पैसाको लागि बेच्नुपर्यो धान कोदो मात्रै खाएर भएन सब्जीहरू पनि त किनेर खानुपर्यो